हेलो हजुर तपाईँले के के कारणले कल गर्नु भएको थियो

मेरोमा अहिले सब्जी आलु काँक्रा तपाईँलाई के चाहिएको हजुर हजुर हजुर त्यो पनि छ हजुर त्यो पनि छ अहिले काँक्राको चाहिँ काँक्रा चाहिँ अलिक बेसी छ काँक्रा अहिले तपाईँको बिस रुपियाँ किलो गरेर छ तपाईँलाई कति कति जति चाहिएको भन्नुहोस् न हजुर हजुर हजुर हजुर

हुन्छ मिल्छ दाम त अरू पनि तपाईँलाई के चाहिएको छ आलुहरू पनि छ भुट हजुर हजुर भुटानकै छ

हजुर छ लसुन पनि छ प्याज अलिक कम्ती छ लसुनहरू छ अहिले हजुर हजुर हाम्रोमा होम डेलिभरीको फेसिलिटी पनि छ तपाईँको जग्गाहरूको एड्रेसहरू दिइराख्नुहोस् होम डेलिभरी गर्नुसक्छ त्यसको लागि तर अलिकति गाडीहरू मिलाउनुपर्छ अलिक टाइम लाग्छ अनि एक्स्ट्रा चार्जहरू पनि लाग्छ हुन्छ हजुर छ यही नम्बरमा छ तपाईँले वाट्सएपमा मलाई कन्ट्याक्ट गर्दा हुन्छ तपाईँ डिटेल्सहरू पठाइराख्नु तपाईँको एड्रेस अनि तपाईँलाई कति सामान कति किलो चाहिएको छ त्यो सबै लेखेर पठाइ राख्नुहोस् म त्यो अनुसार तपाईँलाई क्यालकुलेसन गरेर भनिदिन्छु डिटेलमा हजुर गुगल पेको फेसिलिटी पनि छ युपिआई गर्दा हुन्छ गुगल पे पनि यही नम्बरमा छ म पहिला सबैको हिसाबहरू जोडेर तपाईँलाई डेलिभरी कहिलेसम्म हुनेरहेछ भनेपछि त्यसको बादमा गरिदिनुहोस् न ल हुन्छ थ्याङ्क यू